हेलो ओइ गीत बजाउनु पनि नपाउनु हाँ तेरो बजाइदिएको छु ओइ तेरो घरमा मैले बजाइदिएको छुइँन त ओइ ओइ कराइस् आइज खेल्नु आइज साँच्ची एक ल पर्खी आउँदैछु रिङ कोर्दै गर ल ल ल ल ल आउँदैछु यति गीत पनि बजाउनु नपाउने तँलाई प्रब्लम भएको त्यस्तो बित्था हावाको कुरा गर्छस् ओइ आइज लु खेल्नु आइज

साली ठुलो ठुलो कुरा नगर है